गुड मर्निङ है गुड मर्निङ एकदम ठिकै छु पढाइ त अब ठिकै छ हौ अहिले त

अँ त्यही त अँ त्यही त अन्त अँ हाम्रो अर्को महिनादेखि त्यही त है

त्यही त पढ्दा पढ्दा थाक्छ है अन्त कस्तो छ हौ पढाइहरू एकदम राम्रो छ होला अँ अँ अँ अँ अँ अँ

अँ कति कुरा बुझ्दैन नि त स्कुलमा पढाएको पनि है

ए अँ अँ अँ अँ ए अँ अँ अँ अँ म पनि त्यही त हो ट्युसनहरू त अस्तितिर पढ्दै थिएँ कि अहिले अलिक दिन ग्याप गरेको छु हौ अँ अँ अँ अँ अँ अँ त्यही त अँ जानै पर्छ है ए अँ अँ प्रायः कम्प्लिट भइसक्यो नि अब थरो रिडिङ मात्रै छ थरो रिडिङ

ल ल ल ल ल बाई ल ल ल ल भेट्दै गरौँ है ल ल ल ल